ए नमस्ते अङ्कल ए म कालिम्पोङ यहाँबाट बाट बोलेको म स्टुडेन्ट हो कलेजको कि अन्त यो खेतीपातीमा चाहिँ कालिम्पोङ अब हाम्रो एरियामा चाहिँ कस्तो कस्तो खेतीहरू चाहिँ अब गर्नु हुन्छ यहाँनिर है उसमा के के खेतीहरू चाहिँ कसरी चाहिँ गर्नुहुन्छ त्यो विषयमा चाहिँ अलिकति जानकारी मिल्छ कि तपाईँकोबाट भनेर नि ए हजुर अन्त यो तपाईँहरूले तपाईँहरूको गाउँमा चाहिँ अदुवा यो जुन खेतीहरू गर्नुहुन्छ अदुवा आलु भन्नुभयो यो जुन कोपीहरू यिनीहरू चाहिँ प्रायः गाउँभरिको प्रायः सबैले गर्नुहुन्छ कि तपाईँ एकदम कम्ती मात्रामा गर्नुहुन्छ ए हजुर जस्तो बाहिर लगेर बेचबिखन उयो गर्नुहुन्छ कि या त घरमा खानु लागि मात्रै कम्ती मात्रामा ए हजुर यही विषयमा अलिकति जान्नु चाहेको थिएँ कि त्यही भएर नि कसरी चाहिँ अब हाम्रो एरियामा चाहिँ कस्तो पाराले चाहिँ कसरी चाहिँ गर्छ प्रायः प्रायः प्रायः त अब यहाँनिर खेती किसान गर्नेहरू हाम्रो कालिम्पोङ एरियामा पनि प्रायः मात्रामा भेटिन्छ है त्यसले गर्दाखेरि हजुर अब कुन कस्तो तरिकाले चाहिँ गर्नुहुन्छ कुन सिजनमा चाहिँअब कुन चिज रोप्नुहुन्छ त्यो विषयमा चाहिँ अलिकति ए हजुर ए हजुर हजुर

ए हजुर हजुर

ए हजुर हुन्छ हुन्छ अङ्कल धन्यवाद तपाईँलाई टाइम दिनु भएकोमा